हामीले चाहिँ हाम्रो घरमा आएको पाहुनालाई चाहिँ एकदमै राम्रो व्यवहार गर्छ एकदमै राम्रो उनीहरूलाई अब फर्स्ट आउँदा हामी उनीहरूको अगाडि झुक्छौँ उनीहरूलाई ढोक गर्छौँ नमस्कार गर्छौँ अनि उनीहरूलाई आफ्नो घरभित्र राख्छौँ अनि राखेर उनीहरूलाई पहिला चिसो तातो सोध्छौँ उनीहरूलाई होइन चियापानी दिन्छौँ उहाँहरूले खानुहुन्छ त्यहाँबाट उनीहरूलाई त्यो खाएको भाँडा नि वहीँ छोड्नु लाउछौँ हामी कामहरू अराउँदैन एकदमै अब रेस्पेक्टले उनीहरूलाई त्यहाँनिर राख्छ हामी एकदमै कामहरू नअह्राइकन अनि उनीहरूको लागि स्पेसल खाना बनाउँछ उनीहरूको लागि होइन होइन अब उनीहरूलाई उनीहरूलाई त्यो खाना नि बनाउनु लाउँदैनौँ उनीहरूले अब भन्नु त भन्छ म हेल्प गरिदिन्छु यो गरिदिन्छु त्यो गरिदिन्छु तर हामी चाहिँ उनीहरूलाई चाहिँ हामी एउटा इज्जत दिन्छ रेस्पेक्ट गर्छ उनीहरूलाई हामी खानाहरू बनाउनु लाउँदैनौँ अन्त उनीहरूलाई हामी खानामा राम्रो राम्रो खानाहरू दिन्छ मासु भयो भात भयो पापड दाल यस्तै खानाहरू दिन्छ अनि उहाँहरूले खाना खाएपछि उनीहरूलाई हामी खाना अब खानाहरूको त्यो भाँडाहरू नि अब लान दिदैँनौ उनीहरूले त्यो खानाहरू खान्छ बस्छ अन्त त्यहाँबाट त्यो खानाहरू उनीहरूले खान्छ खाएपछि बस्छ होइन अन्त हामी उनीहरूसँग एकदम राम्रो ट्रिट गर्छ उनीहरूलाई अब हाम्रो फेमेलीमा एकदम राम्रो भएको जस्तो टाइपको हुन्छ अब जति नै पाहुनाहरू आएको टाइममा चाहिँ घरमा जति नै झगडा भएको होस् होइन घरको मान्छे एकार्कासँग नबोलेको टाइपको होस् त्यो चाहिँ पाहुनाहरू आएपछि चाहिँ एकदम सब प्रब्लमहरू सल्भ हुन्छ है अब पाहुनाहरूको छेउमा नराम्रो नहोस् अब उनीहरूले नराम्रो नसोचोस् भनेर चाहिँ उनीहरूको अगाडि चाहिँ हामी राम्रो देखाउनु कोसिस गर्छ अब राम्रो छैन भने है फेमिली प्रोब्लमै छ भने जस्तो सिच्वेसनमा पनि हामी चाहिँ अब राम्रो देखाउनु खोज्छौँ उनीहरूलाई चाहिँ अब उनीहरूलाई नराम्रो फिल बित्थामा आएछु जस्तो त्यस्तो टाइपको नहोस् भनेर चाहिँ एकदम राम्रो देखाउन खोज्छ त्यही भएर है झगडा घरको जो पनि झगडा परेको छ भने पनि मेलमिलाप भइहाल्छ आएपछि बोलिहाल्छ एकार्कामा एकदम धेरै उनीहरूलाई पनि अब अनरेस्पेक्ट टाइपको उयो नहोस् महसुस नहोस् उनीहरूलाई त्यस्तो टाइपको नहोस् भनेर है एकदमै राम्रो गर्छौँ